हाम्रो गाउँमा बिहे हुँदा चाहिँ दुईपट्टिको बिहा हुँदाखेरि चाहिँ केटापट्टिबाट पठाउँछ तिन दिन बाद र केटीपट्टि चाहिँ घरको फ्यामिलीले सल्लाह गरेर ढोगभेटहरू खेलिदिनुको लागि फेरि खबर पठाउँछ केटापट्टि अनि त्यसरी नै केटापट्टिकोबाट ढोगभेटको निम्ति शाखासन्तान बटुलेर ढोगभेट गर्न जान्छ र ढोगभेटहरू सकेर यता आएर घरमा फेरि बिहाको निम्ति तयार हुन्छ र बिहाहरू गरेर त्यसरी हाम्रो बिहा गर्ने गर्दछ